मलाई सबैभन्दा मनपर्ने खाना चाहिँ खसीको खुट्टाको अचार हो यो चाहिँ म सबै मेरो साखा सन्तान आफ्नो परिवार साथी भाइहरूसित चाहिँ बसेर खान मन लाग्छ